किसानहरूले आत्महत्या गर्नुको कारण चाहिँ के छ भने अब उनीहरूको बालीहरू लगाएको हुन्छ अब भल पहिरोहरू आएर उनीहरूको बालीहरू सब अब बगाउँछ पुरी दिन्छ त्यसले गर्दा अब लोन फर्काउन सक्दैनन् त्यही कारणले उनीहरूले आत्महत्या गरेर मर्नु कर लागेको हुन्छ अब सरकारले यो लोनहरूलाई माफ गरिदियो भने भनेदेखि त उनीहरू पनि त्यसरी मर्ने थिएनन् होला अब हामीलाई धेरै दुःख लाग्छ यी समाचारहरू पढ्दाखेरि